नेपालीको आइडेन्टिफी चाहिँ अब के हो भने चाहिँ हामी चाहिँ अब नेपाली जहाँ जाँदा पनि अब नेपाली नै बोल्छौँ स्कुलमा पनि अब फर्स्ट ल्याङ्ग्वेज हाम्रो नेपाली हो हाम्रो नानीहरूले अब नेपाली नै पढ्छ घरमा पनि नेपाली बोल्छ स्कुलमा नेपाली हो अब जाहीँ जाँदा पनि हामी अब जसरी बाहिर जान्छौँ बाहिर पनि हामी नेपाली भाषाबाटै अब भन्ने कुराहरू भन्छौँ हाम्रो मनको भावहरू बुझाउछौँ त्यही हो नेपालीको उयो गर्ने प्रयोग चाहिँ